इतिहासकै कुरा गर्नु पर्दाखेरि चाहिँ मेरा बराजुको कुरा गर्नु मलाई यहाँनिर उपयुक्त लाग्छ के भन्दाखेरि चाहिँ हाम्रा बराजु चाहिँ नेपालमा थिए अरे हामी गुरुङहरू जातिका थियौँ र मेरा बा बराजुले चाहिँ एकजना बाहुनी बिहे गर्नु भएको अरे र बाहुनीलाई भगाउनु भएको अरे त तिनताकका नेपालको कानुनमा चाहिँ बाहुनीसँग बिहे तल्लो जातकोले बिहे गर्न नभएको कारणले गर्दाखेरि चाहिँ त्यो संरचना त्यस्तै संरचना भएको कारणले गर्दाखेरि चाहिँ त्यति बेलाको इतिहासमा चाहिँ हाम्रो बाजेले यता मुग्लान यानिकि भारतपट्टि भागेर आउनु परेको थियो अरे र मलाई त्यही कुरा सम्झिँदाखेरि चाहिँ अझै पनि हाँस्यस्पद पनि लाग्छ र दुखः पनि लाग्छ कि आफ्नो मैत्रिक र पित्रीक गाउँ उहाँले एउटा सानो कुराको निम्ति छोड्नु भएको थियो